हातले बनाएको कपडाहरू चाहिँ अब है बजारमा हामीले हातले बुनेको सुइरोले धागोले बुनेको कपडाहरू चाहिँ यति साह्रो राम्रो टिकाउ पनि हुन्छ है कलर पनि त्यसको कलर जान्छ भन्ने पनि हामीलाई डर हुँदैन बिशेष है अनि त्यो बिचमा गएर चुटिन्छ च्यातिन्छ भन्ने पनि अलिकति डर हुँदैन किनभने धागोले बुनेको सुइटरहरू चाहे जामा होस् चाहे सुइटर मोजो टोपी होस् यति टिकाउ हुन्छ पक्कड पनि त्यसको मजबुत पनि हुन्छ है र सिलाइएको लुगाहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि अहिले एउटा कुर्ता सिलायो त्यो सेम अर्को पनि कुर्ता त्यस्तै हुन्छ अर्को पनि तर बुनेको लुगाहरू चाहिँ यति राम्रो हुन्छ किन आफ्नो डिजाइन आफ्नो प्रकारले आफ्नो डिजाइन पनि हाल्नु सकिन्छ त्यसमा आफ्नो इच्छाको लुगाहरू पनि लाउन सकिन्छ हामीले बनाएर है चाहे त्यो लामो खालको जामा बनाएर लाउन सकिन्छ या चाहे हामीले छोटो खालको स्कर्ट या छोटो खालके हामीले अप्परको मात्रै अब एउटा जुन कसमिरी लुगा हुन्छ त्यस्तै प्रकारको हामीले बुनेर लाउन सकिन्छौँ है र त्यसले आफ्नो है जुन बुनेको लुगामा भन्दाखेरि बजारी बजारी लुगा भन्दाखेरि चाहिँ बुनेको लुगामा चाहिँ यति हाम्रो स्टान्डरनेस पनि यति राम्रो देख्छ पाहाडे पाहाडी इलाकामा त पहिला नै अब चिसोको वातावरण यहाँ छ है बुनेको लुगाले चाहिँ यति न्यानो पनि दिँदछ होइन अनि बजारमा त रेडिमेड कपडाहरू हामी थुप्रै पाउँछौँ एउटै डिजाइनको एउडै कलरको है हामी जग्गा जग्गामा जान्छौँ भने त्यही लुगा अर्को दोकानमा पनि हुन्छ त्यही लुगा अर्को दोकानमा पनि हुन्छ र त्यसमा फेरि के हुन्छ भन्दाखेरि रेडिमेड लुगा चाहिँ अलिकति हामीलाई ठुलो सानो भयो भने त्यसलाई बनाउँदाखेरि अलिकति नै टेडो मेडो पनि हुन्छ बाङ्गिन्छ है त्यस त्यसबाट नै सिलाइहरू उद्रियो भने चाहिँ अब त्यो लुगाहरूको चाहिँ यति साह्रो डिजाइनहरू बिगरिन्छ होइन र बुनेको लुगा चाहिँ हामीले यति फिट गरेर लाउनु पनि सकिन्छ र त्यसमा हामीले सानो साइडमा त्यो सिलाइको भाग राखेर पनि हामीले सेकेन्ड टाइम हामीले अलिकति यो बढाउँछु भन्दा पनि हामीले त्यसमा बढाउनु मिल्दछ किनभने धागो त अलरेडी हाम्रो त्यो स्ट्रेचेबल तन्किने हुन्छ र त्यसमा त हामीले सानो सानो बुन्दाखेरि पनि त्यो पछि गएर अलिकति भए पनि ठुलो बडीमा आफ्नो शरीरमा फिट हुने गर्दछ र है अनि त्यसैकारणले चाहिँ मानिसहरूले चाहिँ है बुनेको लुगा लाउनु चाहिँ यति नै मन पराउँछ किनभने कलर वाइस पनि यति राम्रो हुन्छ कलर पनि राम्रै हुन्छ र हैन र सिलाएको लुगाहरू चाहिँ यति साह्रो राम्रो पनि देखिन्छ बाहिरबाट चटक्कै लगाउँदाखेरि त्यसमाथि टोपी मोजा मफलरहरू लाउँदा पनि डिजाइनको प्रत्येक प्याटनहरू कस्तो कस्तो हुन्छ है त्यो सबै देख्दा चाहिँ मान्छेको आँखामा नै प्रभावित हुन्छ क्या पहिलाबाट सिलाएको लुगा अरे वाउ कति राम्रो भन्ने देखिन्छ